मेरो घरमा फलको विषयको कुरा गर्नु हो भने गुवा छ सुपारी त्यसलाई हामी सालमा एक पल्ट बेच्छौँ अम्बक पनि त्यसरी नै हामी पकाउँछौँ फल्छ त्यसलाई पनि पकाएर बजारमा लगेर बेच्छौँ साथ साथै आँपहरू त्यही प्रकारले हामीले बिजिनेस गर्छौँ अनि फुलहरू मध्येमा मेरो घरमा लोटस फुल छ ऊ जिरेनियम गुलाबको गुलाबको फुल सयपत्री त्यस्तो फुलहरू थुप्रै थुप्रै छन् जस्तै राम्रो अब भन्नु हो भने जिरेनियम उता लेडस यस्तै फुलहरू थुप्रै रोपेको छु अहिले घरी फुल्दैछन् अनि बिहान बेलुका हामी त्यसलाई घरको परिवारले पालैसँगले पानी लगाएर जगेरा गरेको छौँ र अरू अन्य त्यो फुलहरूको अनि अन्य फलहरूको बिरुवाहरू पनि हामीले लगाएर भोलि पर्सि समयमा बढेर हामी अर्को ठुलो जगामा हामी त्यसलाई राम्रोसँगले रोपेर त्यही प्रकारले हामी फसल राम्ररी उब्जाएर बजारतिर लगेर बेच्ने गर्छौँ

बिरुवाहरू चाहिँ हामी अब फलहरू मध्येमा हामी गुवालाई धेरै निग्रानी गर्छौँ किनभने गुवाबाट हामीले सालमा पाकेर वा छिप्प्याएर बेच्छौँ त्यसले हामीलाई राम्ररी आमदामी दिन्छ तर त्यसको समयमा अब त्यो गुवाको दाना पाके पछि हामी त्यसलाई टिपेर फेरि त्यसको बिरुवा रोप्छौँ जस्तै माटोको उयो सामानतिर वा त प्लास्टिकको टुपोतिर मल जल गरेर हामी त्यसलाई प्रत्येक एक एकवटा बिजन लगाएर त्यसलाई अपनाउछौँ त्यस पछि हामी दुई बर्ष पछि फेरि त्यसलाई हामीले अन्त्य जगा लगेर रोप्छौँ र पाँच बर्ष छ बर्षसम्म स्याहार गर्छौँ र त्यसलाई फेरि त्यसले हामीलाई फसल दिन्छ र त्यही फसललाई हामी छिप्प्याएर बेच्छौँ र त्यसबाट हामी धेरै घरको विषयमा वा बिमारको विषयहरू लिएर त्यसैले हामीले जे पैसाले चाहिँ हामीले समाधान गर्छौँ